हजुर हो त तपाईँ हजुर तपाईँ को बोल्नु भएको होला है ए नमस्ते दाजु हजुर हजुर हजुर हजुर दाजु सुन्नुहोस् न नरिसाउनुहोस् कि अब ढिलो भाइहाल्यो है नदिनु त होइन अब पैसा त अब बसेपछि दिने नै हो तर अहिले अलिकति घरमा त्यस्तै परिरहेको छ कि मेरो अनि अब मेरो अलिकति यहाँनिर घरमा प्रब्लमै छ है पर्सनल कतिवटा प्रब्लमले कारणले गर्दाखेरि चाहिँ अलिकति त्यस्तै भइरहेको छ अहिले पाउनुपर्ने पैसाहरू पनि पाएको छैन त्यसले गर्दाखेरि ढिलो भएको दाजु र अब अलिक दिन अब यत्रो त पर्खिदिइहाल्नु भयो है अब एक एक हप्ता जस्तो पर्खिदिनुहोस् न म तपाईँलाई डल्लै छ महिनाकै म रेन्ट क्लियर गर्छु नि हजुर हजुर हजुर हो नि हजुर हो नि हजुर

हजुर हुन्छ हुन्छ हुन्छ दाजु अब तपाईँले यत्रो दिन हजुर हजुर हजुर ए हुन्छ हुन्छ दाजु मलाई थाहा छ नि कति दिनुपर्छ भनेर है मेरोमा सबै हिसाब त छदैँ छ अब एक हप्ता चाहिँ पर्खिदिनुहोस् न ल अब यत्रो छ महिना पर्खिदिइहाल्नु भयो अब एक हप्ता चाहिँ पर्खिदिनुहोस् मेरो पनि दु ख बुझिदिनुहोस् अनि म यो एक हप्ता बादमा चाहिँ जसरी भए पनि अब मेरो जति बाँकी छ है त्यो चाहिँ म क्लियर गर्छु नि अनि अब यत्रो दिन पर्खिदिनु भएकोमा अब धन्यवाद पनि छ तपाईँहरूलाई तपाईँहरूको पनि हजुर हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ म तपाईँलाई एक हप्ता बादमा फोन गर्छु नि हुन्छ